मलाई मनपर्ने खेलको नाम चाहिँ फुटबल हो अनि फुटबल खेल्नु धेरै लात्तेभकुन्डो भन्छ नेपालीमा अनि मलाई धेरै मनपर्छ अनि खेल्दा धेरै मज्जा आउँछ साथीहरूसँग है गाउँ घरमा टुर्नामेन्टहरू हुन्छ अनि मज्जा आउँछ खेल्दा